मैले मेरो क्षेत्रमा कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटलमा यस्तो लामो लाइन अथवा धेरै पर्खिनु पर्ने समस्याहरू धेरैचोटि देखिसकेको छु अनि कारण हाम्रो पहाड क्षेत्रमा बिमारीहरू एकदम धेरै सानो सानो बिमारीहरूमा पनि हाम्रो मानिसहरू हस्पिटलमा आएर धेरै लाइनहरू लाग्नु पर्ने पर्खिनु पर्ने समस्याहरू हुन्छ अनि यो समस्याहरूले यो समस्याहरूको परिणाम चाहिँ के हुन्छ भन्दाखेरि कतिजना सिरियस बिमारीहरू भए भएको हुन्छ अनि उहाँहरूले पनि धेरै पर्खिनु परेकोले गर्दाखेरि उनीहरूलाई ट्रिटमेन्ट छिटो नभएको कारणले गर्दाखेरि उनीहरू कतिजना बिमारी भएर एकदमै सिरियस अवस्थामा पुग्ने गर्छ अनि कतिजनाको एकदमै हेल्थ नराम्रो बिग्रिने कुराहरू पनि हाम्रो हस्पिटलमा देख्न सक्छौँ अनि कतिजना चाहिँ एकदमै सिरियस पाराले आएको हुन्छ एमरजेन्सीमा आएको हुन्छ र पनि उनीहरूले जग्गा नपाएको कारणले गर्दाखेरि ठाउँ नपाएको कारणले गर्दाखेरि उनीहरू कतिजना मृत्युको मुखमा पनि गएको कुराहरू मैले धेरै देखेको छु